सुन्नुहोस् न दा मलाई पार्टीको लागि खाना चाहिएको थियो कि अन्त त्यसमा चाहिँ आइटमहरू चाहिँ तपाईँको राइस नान अन्त रोटी सब्जी दाल अचार त्यति नै चाहिएको थियो फिप्टी प्लेट्सहरूसम्म चाहिएको थियो अन्त हुन्छ भने तपाईँकोमा म ड्रिङ्सहरू पनि मगाऊँ भनेको थियो अन्त हुन्छ भने चाहिँ दुई केस जस्तो बियर गरिदिनु होस् अन्त केकहरू पनि हुन्छ होला है तपाईँकोमा हुन्छ भने चाहिँ के के पनि दुईवटा गरिदिनु होस् न अन्त डेलिभेरी चाहिँ तपाईँको सात बजीभित्रमा गरिदिनु होस् किनभने खाना खाने पनि त्यति बेला ठिकै टाइम हुन्छ खाना पनि नसेलाउने हो अन्त डिस्काउन्टहरू चाहिँ दा हुन्छ होला नि है फिप्टी प्लेट मगाउँदैछु सधैँ तपाईँकोबाट मगाउँछु फिप्टी प्लेट तपाईँको डिस्काउन्ट अलिक गरिदिनु हुन्छ भने चाहिँ अर्डर एकदम डन गरौँ हो दा हुन्छ दा